यदी म अगाडि दुई मानिस बिच झगडा हुँदैछ भने पहिला त म गएर उनिहरूलाई रोक्ने छु रोकिसकेर चाहिँ पहिला अलग अलग राख्नेछु र कुरा बुझ्नेछु एक एकजनाको कुरा बुझ्नेछु मज्जाले बुझ्नेछु पहिला एकजनाको बुझ्नेछु उसको राम्रो नराम्रो के हो उसको गल्ती छ या छैन म त्यो बुझ्नेछु र अर्को मानिसको फेरि म उहाँको पनि गल्ती छ या छैन बुझ्नेछु र दुईजनाको गल्ती छ या छैन म पहिला मेरो पहिला मेरो नजरले हेर्नेछु म कसको गल्ती छ भनेर र चाहिँ म मेरो नजरमा गल्ती हुने मान्छेलाई बुझाउँछु पहिला र पनि उहाँले त्यस्तो मान्नु भएन भनेदेखि चाहिँ र दुईजानालाई नै सोध्नेछु खासमा चाहिँ कसको गल्ती छ भनेर र चाहिँ त्यति भइसके पछाडि त गल्ती कसको हो भनेर पक्कै पनि बुझिन्छ बुझिसके पश्चात वहाँलाई राम्ररी तपाईँले तपाईँको गल्ती छ भने तपाईँले निहुरिँदा केही हुँदैन भनेर चाहिँ म उहाँलाई सम्झाउनेछु मज्जाले आफ्नो गल्ती छ भने आफू निहुरिनै पर्छ किनभने पहिला त आफूले गल्ती गरिहाल्यो नि त त्यो गल्तीलाई स्विकार्नका लागि त आफू निहुरिनै पर्छ भनेर चाहिँ भनेर सम्झाउनेछु र उहाँलाई गल्तीको सजाय पनि दिनेछु र उहाँलाई गल्तीको गल्तीको उहाँले गर्नुभएको गल्तीलाई मान्नुहुने छ भन्ने आशा गर्दै उहाँलाई सम्झाउनेछु र उहाँको गल्ती उहाँले मान्नुहुन्छ र चाहिँ उहाँले जुन गल्तीको माफी पनि माग्नुहुनेछ उहाँलाई